तपाईँ गृहस्थी मिठाई दोकानबाट बोल्नुभएको हजुर मलाई मेरो चाडबाडको निम्ति अथवा दसैँको निम्ति मलाई धेरैवटा मिठो परिकारको तपाईँलाई अर्डर दिने इच्छा छ र तपाईँको दोकानमा मलाई चाहिएको तपाईँको घरमा बनिएको तपाईँको दोकानमा बनिएको सेलरोटी आलुदम मुलाको अचार मिठाई सिङ्गडा या अन्य कुनै परिकारहरू उपलब्ध छ छैन यदि तपाईँको दोकानमा सुगरफ्रीका कतिवटा सामानहरू छ भने पनि किन चाडबाडमा आफ्ना आफन्तहरू सबै कतिजना सुगर पेसेन्टहरू आउने भएको कारणले गर्दा उहाँहरूलाई सुगरफ्रीका कतिवटा सामानहरू पनि चाहिने भएकोले गर्दा तपाईँको दोकानमा सुगरफ्रीका सामान छन् भने परिकारहरू छन् भने मिठा खानेका कुराहरू छन् भने तपाईँले कृपया गरेर बताइदिनु हुनुहुन्छ कि भन्ने भनेर तपाईँसित सम्पर्क साधेको अन्य चाडबाड हो मासु पनि हाम्रो परम्पराअनुसार चलाउने चलन छ र मासु कुन कुन मासुहरू पाइन्छ तपाईँको दोकानमा कुखुराको पाइन्छ कि ब्रोयलर कुखुरा पाइन्छ कि या बस्तीको कुखुरा पाइन्छ कि अथवा खसीको मासु पाइन्छ कि पाइँदैन अथवा राँगाको मासु पाइन्छ पाइँदैन भन्ने कुरो पनि तपाईँहरूबाट जानकारी चाहन्छु र तपाईँहरूको दोकानमा यी सबै सामानहरू सुगर लागेका सुगर नलागेका र चाडबाडमा चाहिने दसैँ तिहारतिर चाहिने सामानहरू तपाईँको दोकानमा उपलब्ध छ भने कृपया गरेर तपाईँले मेरो म यो तपाईँलाई नम्बर पठाई दिइरहेको छु त्यो नम्बर जग्गामा तपाईँले मलाई यस विषयमा जानकारी गराइदिनु भयो भने म तपाईँको दोकानबाट सधैँ नै यी सामानहरू मिठो परिकारहरू चाडबाड बिहे अन्य पूजाआजामा पनि तपाईँसित एउटा के न्युनतम तपाईँहरूले ज्याला लिनुभयो अथवा तपाईँहरूको सस्तो मूल्यमा तपाईँहरूले सामानहरू उपलब्ध गराउनुभयो भनेदेखि हामी सबै तपाईँको ऋणी छौँ अनि तपाईँको सधैँ हामी ग्राहक बन्न तयार छौँ